हेलो यो तेन्जिङ रेस्टुरेन्ट होला है म कुमदिनी मुनि फतफते गोलाइबाट बोलेको मलाई पर्क मोमो चाहिएको थियो दुई पेला अनि बिफ मोमो चाहिएको थियो दुई पेला भाइले कुमदिनी स्कुल मुनि फतफते गोलाईमा पठाइदिनु सक्नुहुन्छ दिदी यति नै होइन